हजुर भन्नुहोस् अँ हजुर हो त हजुर

अहिले चाहिँ तपाईँ कहाँ आइपुग्नु भएको छ सिलगुडी आइपुग्नुभयो ए त्यसोभने तपाईँ मेरो टुरिस्ट सेन्टर चाहिँ टुरिस्ट गाइड सेन्टर चाहिँ तपाईँ मालबजारमा पाउनु हुन्छ हो मेरो अफिस चाहिँ त्यहाँनिर छ तपाईँ सिलगढीबाट मालबजार आउनुहोस् पहिला हैन आएर मेरोमा लजिङको फ्यासिलिटी छ म लजिङ फ्यासिलिटी पनि दिन्छु तपाईँलाई अनि तपाईँलाई म यहाँनेरि जलपाइगुडीको चाहिँ गोरुमारा फरेस्टमा लान्छु जहाँनेरि डिफरेन्ट तपाईँको एनिमेल्सहरू देख्न पाउनुहुन्छ चरा चुरुङ्गीहरू किसिम किसिमको चरा चुरुङ्गीहरू देख्न पाउनुहुन्छ हैन चाहिँ त्यसरी नै नजदिकमा तपाईँले नेउरा भिलेजको जुन फरेस्ट छ त्यहाँनेरि थुप्रै अहिले यहाँनेरि हात्ती देख्न पाउनुहुन्छ तपाईँले हैन मृग देख्न पाउन सक्नुहुन्छ किसिम किसिमको चराहरू पाउनुहुन्छ मुजुर अहिले जताततै मुजुर पाउन सक्नुहुन्छ देख्न सक्नुहुन्छ यो नेउरामा त्यहाँदेखिन् तपाईँलाई फेरि म बङ्गाल सफारी पनि जलपाइगुडी डिस्ट्रिक्टमै पर्छ तपाईँलाई त्यहाँ पनि लान्छु घुमाउनु हो त्यहाँनेरि चाहिँ तपाईँले धेरै किसिमको प्राणीहरू पाउनुहुन्छ तपाईँ कस् कस्तो खालको प्राणी हेर्न चाहनुहुन्छ त्यस्तै प्राणी हेर्न हेर्नु पाउनु सक्नुहुन्छ को को हुनुहुन्छ तपाईँहरू चाहिँ

हजुर तपाईँलाई म अहिले तपाईँ पहिला आइसक्नु भएपछि बिहान हामी यहाँबाट निस्किन्छौँ बिहान निस्केपछि हामीहरू पहिला चाहिँ टुर्स हुन्छ गोरुमारा फरेस्ट हामीलाई दिनभरि गोरुमारा फरेस्टमै टाइम लाग्छ किनकि ठुलो वन जङ्गल छ त्यो हो त्यहाँ धेरै टाइम लाग्छ तपाईँलाई एकदिन त त्यहाँनेरि टाइम लाग्छ बिहान गएर हामी बेलुका फर्किन्छौँ फेरि बेलुका आएर हामी लजमा बस्छ फेरि नेक्स्ट डेको प्लानिङलाई चाहिँ तपाईँलाई म नेक्स्ट डे यो नेउरा फरेस्टको जुन छ त्यहाँनेरि लान्छु त्यहाँनेरि फेरि तपाईँलाई नेक्स्ट डे चाहिँ म त्यहाँनेरि लान्छु हो तपाईँ एक्लै हुनुहुन्छ कि परिवारसँग हुनुहुन्छ कि साथीहरूसँग हुनुहुन्छ कि हजुर हुन्छ धन्यवाद